मलाई बलिउड भन्दा बेसी टलिउड मनपर्छ अनि मलाई ट्रलिउडको मुभिजहरूमा चै केजिएफ र पुष्पा चाहिँ एकदमै मनपर्छ अनि के भन्छ अनि मलाई अल्लु अर्जुनले त्यो ड्रेस अप गरेकोहरू चाहिँ राम्रो लाग्छ प्रायः आहिलेतिर अब अल्लु अर्जुनको त्यो ड्रेस अपहरू चाहिँ एकदमै राम्रो छ सबैले फलो गरिरहेको छौँ राम्रो लाग्छ